भारतमा धेरै जातिका मानिसहरू हेर्न पाइन्छ तर नेपालीहरूले चाहिँ दसैँ तिहार मान्ने गर्छन् अनि दसैँमा सबै परिवारहरू मिलेर टिका लगाइन्छ विजय दशमीमा अनि तिहारमा तिहार मनाइन्छ तिहारमा चाहिँ तिहारमा सबै सबैजना मिलेर त्यही त्यो देउसी भैलो खेल्ने खेल्ने गरिन्छ केटाहरूले चाहिँ प्रायः त्यो देउसी खेल्छ अनि केटीहरूले चाहिँ भैलेनी अनि यसरी नै नेपाली जाति नेपाली जातिको नेपाली जाति

भाषाको भूमि राखे राखे राखेको छ